क्यामेराको प्रयोग गरेर म यस्तो रिल सट्सहरू चाहिँ खिच्ने गर्दिनँ किनभने मलाई फोटोग्राफीमा चाहिँ इन्ट्रेस्ट छ त्यो रिल सट्सहरू बनाउनु भन्दा ज्यादा चाहिँ म फोटोग्राफी नै नभए चाहिँ त्यो तस्विरलाई चाहिँ क्यापचर गर्नु चाहिँ म धेरै रुचाउने गर्छु त्यो तस्विर खिच्नु भन्दाखेरि चाहिँ धेरै फरक हुन्छ किनभने यसमा हामीले जुन त्यो लाइट हुन्छ त्यसको एङ्गलहरूको पनि धेरै ध्यान राख्नु पर्छ जस्तो चाहिँ हामी फोटोग्राफीमा पनि त्यस्तो ध्यान हुन्छ तर यो सट्समा चाहिँ हाम्रो त्यो हातहरू हलिएको हुनु हुँदैन किनभने क्यामेराको क्वालिटी पनि धेरै राम्रो हुने गर्नु पर्छ फोटोग्राफीमा हामीले जुन त्यो एउटा जग्गालाई हेरिकन जसरी हामी एउटा त्यो त्यसको त्यो अनुरूप हामी त्यो इम्याजिन गर्ने गर्छौँ र सोच्ने गर्छौँ म यो जग्गालाई चाहिँ यस्तो प्रकारले खिच्छु भनिकन त्यस्तो चाहिँ भिडियोग्राफी नभए यो सट्स नभए रिल खिच्दाखेरि चाहिँ यस्को अनुभवहरू चाहिँ हुँदैन त्यसकारण चाहिँ यो फोटो खिच्नु भन्दाखेरि चाहिँ धेरै फरक मलाई चाहिँ यस रिल बनाउनुहरूमा चाहिँ लाग्ने गर्दछ